हेलो मिस गुड मर्निङ हजुर कस्तो हुनुहुन्छ ए हजुर हजुर म पनि सन्चै छु त सुन्नु न मिस म कालिम्पोङ आएको थिएँ कि अन्त त्यो अस्ति तपाईँले भन्नुहुँदै थियो नि त्यहाँ कालिम्पोङमा साडी पाउँछ भनेर क्या हौ हजार रुपियाँको हजुर त्यही दोकानमा आएको छु म कि अन्त राम्रो राम्रो रहेछ मैले एउटा ब्लु कलरको किनेको छु हो हजुर हजुर ब्लाउज पनि छ त त्यसमा हजुर ए तपाईँलाई पनि चाहिन्छ भने भन्नुहोस् न भन्नुको लागि नि भोलि म आउँदैछु नि त कि अन्त पर्सि त तपाईँलाई भेटिहाल्छु स्कुल लागिहाल्छ पर्सिदेखिको हजुर कुन चाहिँ कलरको तपाईँलाई सुन्नु नि म त्यो क्वालिटीहरू एकताल हेर्नुहुन्छ अन्त मेरो कलर पनि हेर्नुहुन्छ भने चाहिँ म तपाईँलाई फोटो वाट्सएप गरिदिन्छु कि त्यहाँनिर पनि एकताल चेक गर्नुहोस् हो अन्त अरू अरू पनि फोटो पठाउँछु अन्त तपाईँलाई मनपरेको चाहिँ भन्नुहोस् न हजुर राम्रो छ क्वालिटी पनि हजुर एकदम शीतल खालको छ हजुर हुन्छ सुन्नुहोस् न कि अरू मिसले पनि लानुहुन्छ भने चाहिँ एकताल फोन गरेर सोध्छु म कि अन्त हजुर पहिला तपाईँलाई सोधेको नि तपाईँले भन्नुहुँदै थियो नि त कि हुन्छ मिस हुन्छ मैले मैले स्काइ ब्लु कलरको लिएको छु हौ हजुर ए हुन्छ म तपाईँलाई फोटो पठाउँछु कि त्यहाँबाट कलर छान्नुहोस् न तपाईँ ल वाट्सएपमा चेक गर्नुहोस् ल हुन्छ मिस हुन्छ भोलि आउँछु हजुर हुन्छ हुन्छ मिस हुन्छ बाई